आजको युवा पिँढीले पाश्चात्य संस्कृति र परम्परालाई बेसी महत्त्व दिएका हुनाले आफ्नो संस्कृतिक परम्परालाई कडाइको साथमा पालन गरेका छैनन् र मलाई लाग्छ सांस्कृतिक मुल्यहरूलाई जोगाउन एकदमै आवश्यक छ किनकि आजको आधुनिक जमानामा मानिसहरूले सांस्कृतिक मूल्य बिर्सिँदै गएका छन् र यसको निम्ति युवा पिँढी नै अगाडि बढेर सांस्कृतिक मूल्यहरू जोगाउन आवश्यक छ